मैले चाहिँ जिन्दगीमा सबसे ठुलो चुनौती भनेको चाहिँ यो कोरोनाको टाइममा चाहिँ भएको थियो अब हुँदा चाहिँ म काम गर्नु हुन्थ्यो त्यहाँ सबै कोरोना भएर कामहरू सबै अफ भएर चाहिँ पुरै साह्रो चाहिँ परेको थियो त्यति बेला अन्त मैले त्यसमै काम पाएन भनेर ट्युसनहरू पढाउथेँ सानो सानो बच्चाहरूलाई अन्त त्यही ट्युसन पढाउँदै पढाउँदै चाहिँ अलिअलि चाहिँ अब राम्रै भयो अन्त त्यहाँबाट चाहिँ मैले अब अहिले चाहिँ त्यो पार गरेर चाहिँ एउटा जब पाएको छु यत्रो ठुलो चुनौती अब थाहै पाउनु हुन् हुन्छ होला तपाईँहरूलाई एक होइन दुई साल थियो अब त्यो भएको यस्तो अन्त त्यही म भन्छु कि अब त्यही थियो मेरो लागि सबसे ठुलो चुनौती